हेलो तपाईँ कालिम्पोङ उत्यो क्याबबाट बोल्नुभएको होला मैले तपाईँको क्याबबाट चाहिँ एउटा गाडी अर्डर गरेको थिएँ र त्यो चाहिँ अहिलेसम्म आइपुगेको छैन र यति ढिलो र म आफ्नो फ्यामिलीलाई बुढो पाका बाजे बोज्यू सबैलाई लिएर चाहिँ घुम्न जानेवाला थिएँ र तपाईँले तपाईँको अहिलेसमन त्यो क्याब नआइपुगेको हुनाले चाहिँ हाम्रो प्लान क्यान्सल भयो र हामी आज जान सक्दैनौँ र हामी अलिक पछि जान्छौँ र त्यो क्याब किन ढिलो भएको हो त्यो त थाहा भएन तर अब तपाईँले भनेको टाइममा आफ्नो ड्युटी निभाउनुभएन र हामी चाहिँ तपाईँहरूले गर्दाखेरि चाहिँ आज क्याबले नभएकोले चाहिँ हामी अलिक ढिलो भयौँ र हामीले सोचेको कुराहरू पनि हामी अलिक मिस गर्नुपऱ्यो